हुन त अहिले कृषिहरू सबैले नै खेतीबारी गर्नु छोडेर अरू नै पेसाहरूपट्टि लागेको देखिन्छ कृषि गर्दा गर्नमा चाहिँ धेरै खटिखटाइ धेरै मिहिनेत गर्ने पर्छ र यसमा पैसा रुपियाँ कम्ती खटाइ बेसी त्यो हुनाले गर्दा मानिसहरू अहिले कृषिभन्दा अरू अरू पेसामा ज्यादा ध्यान दिइरहेको छ जस्तै दोकान घाटदेखि लिएर पैसा कमाउने अरू तरिका जस्तै बाहिर गएर काम गरेर पैसा कमाउने र बाहिर गएर बेसी काम गरेर पैसाहरूको बढी महत्त्व गर्ने कृषिमा गाउँघरमा बसेर कृषिमा लागेर कृषिपट्टि ध्यान दिएर पैसा पैसा रुपियाँ कम देखिने अनि खेतीपातमा बेसी खटिखटाइ यसरी भएकोले गर्दा अहिले घरी कृषिमा कम ध्यान अरू अरू अरू कामतिर काम धन्दातिर बेसी मानिसहरू पेसा पैसाको अब पछि लागेको देखिन्छ कृषिमा भन्दा बाहिर खटेर गरे पछि पैसा बेसी आउने देखिन्छ यसैले गर्दा मानिसहरूले कृषिभन्दा ज्यादा बाहिर गएर काम धन्दा गरेर पैसा रुपियाँ कमाउने गर्नेगरेका छन्